यो मइ यो महेन्द्र कम्पनी हो ए मलाई तपाईँको कम्पनीबाट गाडी चाहिएको थियो अनि नयाँ मोडलहरू नयाँ गाडीहरू कुन कुन निस्केको छ होला ए मलाई ए मलाई त्यो एकदम कम्फर्टेबल भएको एसी भएको अनि त्यस पछाडि एकदम दामी नयाँ मोडलको गाडी चाहिएको थियो इन्स्टलमेन्टमा मिल्छ

ए हजुर हजुर ए हवस् हवस् म तपाईँलाई कन्ट्याक्ट गर्छु नि ल हवस् हुन्छ हुन्छ थ्याङ्क यू